हामीले घरमा गरेको भन्दा चाहिँ क्लासको गरेको योगा चाहिँ धेरै भन्दा धेरै राम्रो हो किनभने हाम्रो घरमा हल्का फ्यामिलीहरू घर परिवारहरू अलिकति डिस्टर्भ पनि हुन्छ हामी रुममा एक्लै बस्छौँ योगा गर्नु तर हामीलाई डिस्टर्भ हुन्छ वहाँ गए पछि सबजना योगा सबजना हुन्छ स्टुडेन्टहरू सबजना आफ्नो ध्यानमा हुन्छ क्लासमा गरेको योगा चाहिँ एकदम राम्रो हो हाम्रो लागि किनभने हाम्रोले घरमा सकेको जति योगा गर्छ किनभने क्लासमा चाहिँ हामीलाई नयाँ नयाँ सिक्नु पाउँछ हामीले नयाँ नयाँ योगाहरू गर्नु पाउँछ घरमा त हामीले जति गुरुले हामीलाई सिकाउनु भएको थियो हामीले त्यति नै सिक्छ किनभने क्लासमा गयो भने चाहिँ नि हामीले नयाँ नयाँ योगाहरू सिक्नु पाउँछ जस्तो कि गुरुहरूले हामीलाई धेरै भन्दा धेरै योगाहरू सिक्नु सिकाउँछ नयाँ नयाँ घरमा त हामीले जति सक्छ हामीलाई जति दिएको हुन्छ हामीले त्यति नै गर्छ किनभने योगा गुरु भएको ठाउँमा स्टुडेन्टले गरेकोलाई स्टुडेन्ट आफै घरमा गरेकोमा धेरै भन्दा धेरै अन्तर छ हामीले जति सक्दो चाहिँ हामीले क्लासमा गएर नै गर्नु पर्छ मलाई चाहिँ त्यस्तो लाग्छ घरमा कतिवटा प्रब्लम्सहरू हुन्छ हामीलाई डिस्टर्भ हुन्छ घरमा ए क्लासमा गए पछि चाहिँ केही हुँदैन सबजना आफ्नो आफ्नो ध्यानमा हामीलाई योगा चाहिँ धेरै भन्दा धेरै नयाँ नयाँ सिक्नु पाउँछ हामीले त्यो सिके पछि त हामीले हाम्रो भाइ बहिनीहरूलाई सिकाउनु सक्छ हामीले नयाँ नयाँ योगा